मैले एउटा पुस्तक छानेको थियो म जब कलेजमा थिएँ त्यतिबेला पाउलो कोएलोको ब्रिडा भन्ने एउटा किताब घर लिएर आएको थिएँ अन्त मलाई त पहिला लाग्दै थियो कि लाइक यो किताब चाहिँ सायद त्यति साह्रो मलाई छुँदैन होला भनेर तर जत्ति पढ्दै गएँ जत्ति पढ्दै गएँ त्यो किताबले मलाई यति यति यति यति इन्सपायर गर्दै गयो यति रोमान्स भर्दै गयो मेरो त्यो मस्तिष्कमा कि मैले भन्नै सक्दिनँ एउटा सुपर नेचरल विलिफदेखिको लिएर एउटा लाइफमा कसरी अगाडि मेनिफेस्ट गर्नु सक्छ है त्यो कुराहरूको बारेमा पउलो कोएलोले एकदम राम्रो पाराले ब्रिडा भन्ने किताबमा लेखेको छ र त्यो किताब वान अफ माई बेस्ट है लाइक लिस्टमा हुन्छ वान अफ द बेस्ट बुक्स द्याट आई ह्याभ एभर रेड